कालिम्पोङमा चाहिँ अलिक माथि जाडो इलाकामा चाहिँ अलैँचीको खेती बेसी नै गरिन्छ गर्छ त्यहाँको मान्छेहरूले र औल इलाकामा औल इलाकामा चाहिँ धान मकै कोदो अर्ग्यानिक खेती किसानहरू गर्छ र आदि विन्टर सिजनमा चाहिँ बेसी जस्तो सब्जीहरू लगाउँछ फुलकोपी बन्दकोपी गाजर बिट अन्त समर सिजन आउनु लागि उ तरखर हुँदा चाहिँ काक्रा करेला फर्सी भेन्डी आदिको सब्जीहरू लगाउँछ विन्टरमा रायोको साग गाजर बिटहरू लगाउँछ र खेती गर्नु पनि एउटा भाग्यकै कुरो हो फलेको छ भने घरमै अर्ग्यानिक राम्रो चिज घरमै खानु पाइन्छ बजारमा राखेको तिन दिन चार दिन भएको साग सब्जी खानुभन्दा त घरको टिप्दै खानु फाइदा छ र कालिम्पोङमा हुने चिज चाहिँ औल इलाकामा चाहिँ धानहरू एकदमै बेसी हुन्छ धानको सिजनमा धान धान काटेपछि त्योपछि मकै छर्छ मकै छरेपछि फेरि मकै टिप्यो पछि धान दुई किसिमको खेती हुन्छ हिउँदो साइडमा धान लाउँछ वर्खा साइडमा मकै वर्खामाझमा चाहिँ धान लगायो पछि चाहिँ हिउँदमा फल्छ अलैँची पनि त्यही हो वर्खामा त्यसलाई झार गोड गरिवरी केलाएर पानी हालेर सफा गरेपछि त्यसलाई विन्टर सिजनमा नै टिप्नु पऱ्यो टिपेर सुकाएर बिक्री गर्नु पऱ्यो अदुवाहरू पनि त्यस्तै पाराले लगाउँछ अदुवा चाहिँ वैशाख महिनामा रोप्छ वैशाखमा अदुवा रोप्छ र जुन जुलाईमा त्यसको माउ निकाल्नु पऱ्यो त्यहाँ देखि अक्टोबर नोभेम्बर देखि चाहिँ त्यसलाई फल टिपेर फल खनेर आधा बिउमा राखेर आधा बेच्दा पनि भयो अदुवाको पनि अहिले राम्रै भाउ छ दुई सय रुपियाँ किलो होला राम्रै छ मार्केटमा खेती गर्नुसक्यो भने चाहिँ मान्छेलाई सजल बाटोमा लानुसक्छ